म यस विषयमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ जब म नानी थिएँ म अर्को अन्य नानीहरूको म कुरा गर्दिनँ जब म म आफ्नै विगतको कुरा गर्नेछु जब म नानी थिएँ तब आफ्नो पढाइदेखि वाक्क भएर आफ्नो धेरै थोकहरूदेखि स्कुल जानु आउनु अन्य थोक गर्नुहरूदेखि वाक्क भएर वाक्क भएर आफ्नो मनोरञ्जनको निम्ति चाहिँ म के गर्न के गर्थेँ भन्दाखेरि चाहिँ आफ्नो खुल्ला समयमा आफ्नो साथीहरू कहाँ गएर आफ्नो साथीहरू स कहाँ गएर खेलकुद गर्ने गर्थेँ आफ्नो साथीहरूसँग भेटघाट गरेर हामी फुटबलहरू खेल्न जान्थ्यौँ क्रिकेटहरू खेल्न जान्थ्यौँ अनि धेरै हामी रमाइलो गर्ने गर्थ्यौँ अनि को कोही बेला हामी मोबाइल फोनहरू गर्ने खेल्ने गर्थ्यौँ मोबाइल गेमहरू खेल्ने गर्थ्यौँ यसले चाहिँ हामीलाई त्यो पढाइहरूदेखि अलग्गै हामीलाई मनोरञ्जन दिने गर्छ अनि हामीलाई त्यस त्यो एउटा त्यो जन्जालबाट चाहिँ बाहिर निकाल्ने काम पनि यसले गर्दोरहेछ अनि जब आफूलाई पढाइदेखि वाक्क अरू कुरोहरूदेखि वाक्क हुन्थ्यो आफ्नो बाल्यकालमा जब हामीलाई धेरै नै अल्छी लागेर आउँथ्यो तब हामी आफ्नो पहिलो प्रथम कुरा नै आफ्नो साथीभाइहरूलाई भेट्न जान्थ्यौँ हामी अनि साथीभाइहरूसँग खेलकुद गरेर धेरै अन्य ठाउँहरू गएर धेरै कुरोको खोज हरू गरेर धेरै कुरोको त्यो बाल्यकालमा गर्ने नानीहरूको त्यो धेरै कुरोहरू हामीले खेलकुदहरू गर्थ्यौँ नयाँ नयाँ खेलहरू हामीलाई मलाई सिक्न धेरै इच्छा लाग्थ्यो अनि नयाँ नयाँ साथीहरू बनाउन मलाई धेरै इच्छा लाग्थ्यो अनि आफ्नो मनोरञ्जनको निम्ति आफूले जे चाहेको कुरो त्यो चाहिँ आफूले जे चाहन्थेँ हामीले त्यही गर्थ्यौँ कुनै प्रकारको नराम्रो कामहरू हामीले गर्थेनौँ हामी राम्रो खेलकुदहरू गर्थ्यौँ जसबाट कि हाम्रो एउटा गाउँ समाजमा हाम्रो एउटा जुन एउटा हामी सबैको एउटा रेस्पेक्ट हुन्छ नानीहरूपट्टि पनि रेस्पेक्ट हुन्छ त्यो रेस्पेक्ट चाहिँ हाम्रोमा थियो अनि हामी चाहिँ कसैलाई नराम्रो भन्ने गर्थेनौँ हामी आफ्नो आफ्नै हामी आफ्नै संसारमा खुसी बस्ने गर्थ्यौँ अनि हामी त्यहाँ हामी साथीहरू सबैजना कस्तो प्रकारको थियो भन्दाखेरि हामी सबैजना जब चाहिँ हाम्रो स्कुलहरूबाट पाठशालाबाट छुट्टी हुन्थ्यो हामी सबैजना एउटै जग्गामा भेट्ने गर्थ्योँ अनि त्यो भेट्ने जग्गालाई चाहिँ हामी मिटिङ पोइन्ट भन्ने गर्थ्यौँ अनि हामी सबैजना त्यहाँ भेटेर एकअर्काको बाल्य बालक नै भए तापनि एकअर्काको गुनासोहरू जुन प्रकारको त्यो समयमा आफूलाई खाइरहेको कुरोहरू थियो आफूलाई आफूलाई त्यो मनमा लागिरहेको कुरोहरू जुन थियो आफूलाई जुनमा मनमा पीडा भइरहेको कुरोहरू जुन थियो त्यो कुरोहरू हामी एकअर्कालाई सेयर गर्ने गर्थ्यौँ अनि त्यो कुरोहरू सेयर गर्दाखेरि आफ्नो मन धेरै हल्का भएको हामी थाहा गर्थ्यौँ अनि यसप्रकारले हामी आफ्नो मनो हामी आफ्नो बाल्यकालमा हामी नानी छँदा नै हामी यसरी मनोरञ्जन गर्ने गर्थ्यौँ आफ्नो हृदयलाई आफ्नो मनलाई खुसी पार्ने गर्थ्यौँ अनि अहिले ठुलो हुँदाखेरि सोच्छु यस्तो मनोरञ्जन गर्ने समयहरू छैन किनभने हामी अहिले ठू निकै ठुलो भएका छौँ यस उमेरमा हामीले पढ्नुपर्छ आफ्नो परिवारको लागि आफ्नो लाइफमा आफ्नो खुट्टामा उभिनुपर्छ त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो बाल्यकालको जुन समय थियो जीवन त्यसमा जानु पाए तापनि हुन्थ्यो भन्ने हामी म सोच्ने गर्छु अनि यति नै छ है अनि अन्त्यमा म के भन्नु चाहन्छु भन्दाखेरि हामी जब बाल्यकालमा थियो अनि जब हामी धेरै कुरोहरूले वाक्क दिक्क हुन्थ्यौँ तब हामी सबैजना नानीहरू आफ्नो साथीहरू नयाँ साथीहरू पुरानो साथीहरू सबैजना भेला भएर आफ्नो गुनासोहरू पोख्ने गर्थ्यौँ आफ्नो पिर मर्काहरू सेयर गर्ने गर्थ्यौँ अनि आफ्ना त्यो हामी सबैजना खेलकुद गरेर हामी रमाइलो गर्ने गर्थ्यौँ अन्त सबै पिर मर्काहरू हामी भुल्ने गर्थ्यौँ परिवारको कराइ भयो अनि इक् इक्जामतिर टेस्टतिर फेल भएको कुरोहरू भयो बाल्यकालमा छँदाखेरि हामी आफ्नो मनोरञ्जनको लागि चाहिँ हामी धेरै थोकहरू गर्ने गर्थ्यौँ अनि एउटा कुरो के मलाई भन्नु मन लाग्यो भन्दाखेरि अहिले सम्झिँदाखेरि बाल्यकालको त्यो मनोरञ्जन गर्ने त्यो समय नै धेरै असल थियो जस्तो लाग्छ मलाई अनि यसै यस्तै यसप्रकारले हामीले नानी छँदाखेरि आफ्नो मनोरञ्जन आफ्नो समयमा खुल्ला समयमा फ्री टाइममा हामीले यसरी मनोरञ्जन गर्ने गर्थ्यौँ यसरी आफूलाई आफ्नो मन खुसी गर्ने गर्थ्यौँ